मैले मेरो बहिनीलाई आफ्नै सानो बगैँचा लगाउनमा सहयोग गरेकोमा मैले एकदमै खुसी अनुभव गरेको छु मैले उसलाई घरको सानो बारीमा चारैतिर फुलहरू लगाउन सल्लाह दिएँ मैले उसलाई मलहरू पनि घरमा नै तयार पार्न सिकाएको छु मैले उसलाई सब्जीको अनि फलको छिल्का चियापत्तीको छोक्रा अन्डाको छिल्काहरूलाई एउटा बोरामा हालेर धेरै दिनसम्म राखेर मल तायार पार्नु सिकाएको छु अनि उसले आजकल आफैले बनाएको मललाई प्रयेग गरेर फुल पौ पौधाहरू रोप्छन् अनि जब म बहिनीको सानो बगैँचामा सुन्दर सुन्दर फुलहरू ढकमक्क फुलेको बगैँचा देख्छु तब मलाई धेरै खुसी लाग्छ